हलो समीक्षा हो हो त ए तिमी हामीले अन्तखेरि एउटा प्लान बनाएको थियौँ नि हौ अस्ति नै टोयट्रेनमा चढेर दार्जिलिङ घुम्नु जाने भनेर के गर्ने हो त्यही त अहिले त अब हाम्रो पनि समर भेकेसन सुरु भयो कि स्कुलको अन्त के कस्तो छ हौ तिम्रो पनि ए तिम्रो पनि अफिस छुट्टी छ भनेपछि त यो समरमा मिलाऔँ न त हौ प्लान को को जानु सक्ला तिमी र म त हो है कहाँदेखि चढ्नु उयो चाहिँ ट्रेन चाहिँ सुकुनादेखि नै अँ सुकुना

ए अँ अँ अँ टिकटहरूको त अनलाइन गर्दा पनि भइहाल्छ होला है ए होइन होइन मेरो एकजना चिनजान नै हुनुहुन्छ कि टोयट्रेनको त्यहाँ उएसमै ट्रेन उएसमै मेरो काम गर्ने अफिसमै म टिकटहरूको लागि त त्यहीँ सोधखोज गरिहाल्छु हो अन्त जानु पो कति दिनको लागि जाने हो हो अँ दार्जिलिङ गएर बस्दा लानु त अब अहिले त समरले गर्दाखेरि त माथि पनि त्यति साह्रो जाडो त हुँदैन लुगाफाटा त्यति साह्रो बोक्नु पर्ने होइन हो यसो ट्रेनभित्रै चाहिँ हामीले अब बाहिर एकोहोरै निस्किनु सक्दिनँ होला मज्जाले अब बाहिरको दृश्यहरू हेर्दै हेर्दै खानेकुराहरू घरबाटै पकाएर लैजाऔँ न बरू मज्जा आउँछ नि त्यसो गर्दाखेरि है आफ्नै घरकै खानेकुरा खाँदै खाँदै अँ अँ सेलरोटीहरू तिमी सेलरोटी बनाउँछौ दामी तिमी सेलरोटी बनाऊ न म आलुदम बनाइहाल्छु हो नुनको चिया बोक्छु एक फ्लास् होइन दुधकै बोक्छु अँ दुधको हौ गाईको दुधकै बोक्छु नि म एक फ्लास्क बोकिहाल्छु चिया हो अन्त सेलरोटी बोक्छु अन्त यसो भुजा बिस्किटहरू पनि बोक्छु अँ साह्रै मनपर्छ हौ मलाई पनि त्यो गीत अन्त तिनधारेतिर पनि उयो तिनधारे भएर जान्छ होइन त्यो बाटो हेर्दै हेर्दै जानु पुरा मज्जा मज्जा लाग्छ हौ मलाई त तिनधारेको बाटो राम्रो राम्रो गीतहरू भरेर लेउ है तिम्रो उएसमा फोनमा गाना सुन्दै सेलरोटी र आलुदमहरू खाँदै हो टोयट्रेनको आनन्द लिँदै हामी योपालि समर भेकेसनलाई चाहिँ एकदम यादगार बनाऔँ न त्यस पछाडि त फेरि कहिले भेट हुने हो फेरि है यसरी प्लानहरू बनाइरहनु पनि भ्याउँदैन आफ्नो आफ्नै व्यस्ततामा अँ एकदिन दुईदिन चाहिँ है ल ल भने पछि तिमीलाई म आज बेलुका चाहिँ म यसो ट्रेनको टिकटहरूको कुरा गर्छु कि त्यस पछाडि तिमीलाई मो फोन गर्छु नि इन्फर्म गर्छु नि भोलि

अँ अँ म गर्छु म गर्छु ट्रेनको टिकटको कामहरू सबै म गर्छु हो तिमी सुर्ता नलेउ न म तिमीलाई इन्फर्म गर्छु नि ए ल ल ल साथी ल भनेपछि ए अँ ल ल हुन्छ साथी हुन्छ भनेपछि म तिमीलाई भोलि फोन गर्छु त ल साथी अहिले राख्छु बाई